मैले हाम्रो यो दार्जिलिङ जिल्ला भित्र जति घुम्न आएको हुन्छ अब पर्यटकहरू बाहिरबाट धेरै आएको हुन्छ पर्यटकहरू तिनीहरूसँग बेसी चाहिँ होइन एक ताल चाहिँ कुराकानी गरेको छु त्यो हल्का हल्का याद छ मलाई निकै पहिल्यै बात गरेको मैले उनीहरूसँग कुराकानीहरू अलिकति चाहिँ गरेको थिएँ अब त्यो कुराकानीहरू चाहिँ अब कहाँबाट आएको हो यहाँ तपाईँको नाम के हो कहाँ बस्नु हुने हौ त्यो त्यही कुराहरू नर्मल कुराहरू मैले सोधेँ है उनीहरू पर्यटकहरूलाई अन्त मैले उनीहरू पर्यटकहरूबाट चाहिँ के सिकेँ भन्दा चाहिँ अब हाम्रो जीवन एक ताल मात्र हो त्यही आज छ कि छैन हाम्रो हरएक मोमेन्टलाई इन्जोय गर्नु पर्छ खुसी रहनु पर्छ भन्ने त्यही कुराहरू सिकेँ है मैले पर्यटकहरूकोबाट अन्त मैले आफ्नो यो हाम्रो दार्जिलिङ जिल्ला स्थानको बारेमा चाहिँ उनीहरूलाई भने दार्जिलिङ एकदम अब राम्रो जगा हो एकदम ठाउँहरू घुम्नेहरू निकै राम्रो राम्रो ठाउँहरू छ जस्तो कि हाम्रो बतासे लुप भयो यता जूहरू भयो यता टोय ट्रेनहरू छ उनीहरू हौ त्यस्तोहरू भन्दै है मैले उनीहरूलाई अब बेसी त कुराकानी गरेन त्यो पहिल्यै गरेको थिएँ हल्का चाहिँ याद छ हौ त्यही भने मैले अब राम्रो राम्रो ठाउँहरू छ घुम्ने ठाउँहरू निकै छ जानु होस् घुम्नु होस् त्यही भने मैले